हेलो को बोल्नु भएको हौ ए अँ अस्ति पनि फोन गर्नु भएको थियो है तपाईँ मङमाया घुम्न आउने कुरा गर्नु हुँदै थियो है ए मङमाया कतातिर आउनुहुन्छ होला नि

ए अँ माथि त्यो हाम्रो मङमायादेखि अलिक माथि चाहिँ एउटा ओरेन्ज गार्डेन छ ओरेन्ज भिल्ला भन्छ त्यहाँ चाहिँ यसो सुइमिङ पुल पनि छ सानो यसो सुनतलाको कतिवटा त्यो खेतीहरू पनि पाउँछ हो तपाईँ चाहिँ अचार अचार पाउँछ त त्यहीँ बनिएको अचार के अरे जुसहरू नि पाउँछ तपाईँ कस्तो कुराहरू हेर्न चाहनुहुन्छ ए तपाईँले मङ उम् उम् अलिक माथि उम् उम् उम् त्यो के अरे मङमायाको बारेमा तपाईँलाई कसले भन्यो हौ यस्तो कुराहरू

कतिदिन जस्तो बस्नुहुन्छ ए कस्तो कस्तो ठाउँमा बस्नुहुन्छ होटेल होमस्टेहरू छ

हुन्छ परिवारै आउनुहुन्छ कि ए दुईजाना भने पछि एउटै रुम डबल बेड हेरिदिनुपर्यो है खानादाना हजुर खाना सबै भेज खाना मङमाया मात्रै घुम्ने हो कि त्यहाँदेखि वरिपरि अलिक पर लप्चु पेसोकतिर पनि हो

वरपर जाने हिसाबले नै आउनुहुन्छ

आउने बेलामा मलाई कल गर्नुहोस् कि तपाईँ आउनु भन्दा अगाडि सबै कुरा मिलाइ राखौँला नि हुन्छ कल हुन्छ हुन्छ हुन्छ आउनुहोस् कि मलाई कल गर्नुहोस् न ल